ए हजुर हो त म कार मेकेनिक बोलेको त्यहाँ तल सिलगढीबाट ए भाइको कुन चाहिँ गाडी हो ए के प्रब्लम भइरहेको छ त अहिले चाबी घुमाउँदाखेरि पनि स्टार्टै नहुने हो ए अहिले घरी ए अहिले घरी त त्यो चिसोले गर्दाखेरि त्यस्तो हुन्छ पानी परिरहेको छ माथि पाहाडमा त त्यही भएर चिसोले गर्दा स्टार्ट नभएको होला अस्तिको पालि कता बनाउनु भएको थियो यता सिलगढीमै बनाउनु भयो कि माथि नै बनाउनु भएको थियो ए होइन यहाँ सिलगढीमा पनि धेरै यो म्याकेनिकहरू जस्तो पायो त्यस्तै पार्ट्स हालिदिन्छ त त्यो अन्त त्यही भएर तपाईँको गाडी अहिले स्टार्ट नभएको होला तपाईँको एक काम गर्नुपर्छ तपाईँको अब यहाँबाट त मेकेनिक पठाएर यहाँबाट सामानहरू पठायो भने हुन्छ कि त अर्को कुरा कि त तपाईँले जसोतसो एउटा ब्याट्री ल्याएर पुरानो ब्याट्री लगाएर तपाईँले स्टार्ट गरेर यहाँसम्म ल्याउनैपर्ने हुन्छ त्यसो गऱ्यो भने चाहिँ तपाईँले यहाँ ल्याउनुभयो भने चाहिँ धेरै राम्रो तपाईँलाई किनभने हुन्छ अन्त हामी के गर्छौँ भन्दाखेरि हामी त्यो गाडी हेरेर त्यसको मोडल हेरेर त्यसको होइन पुरानो होइन हौ हामी नयैँ हालिदिन्छौँ नि तपाईँलाई राम्रै मूल्यमा हामी ए अहिले स्टार्ट गर्नुको लागि तपाईँ हामी यता हाम्रो जुन चाहिँ तपाईँको मान्छे छ त्यो पठाइदिन्छौँ ब्याट्री लिएर होइन अन्त त्यो मान्छेले तपाईँको स्टार्ट गरेर यहाँ ग्यारेजसम्म ल्याइदिन्छ नि तपाईँको हामी अर्जिनल पार्ट्सहरू लगाएर तपाईँको गाडी एकदम राम्रो बनाइदिन्छौँ नि हामी हुन्छ त्यसो भए त्यसै गरौँ न त म तपाईँलाई कन्ट्याक्ट गर्छु नि ल मेरो ओ मिस्त्रीले तपाईँलाई कन्ट्याक्ट गर्छ नि ऊ आएर स्टार्ट गरेर उसले ल्याएर तपाईँ बनाएर लानुहोस् न हुन्छ हुन्छ हुन्छ